मलाई विशेष रोचक वा उल्लेखलीय लाग्ने नेपाली भाषाका एउटा शब्द चाहिँ माया जसको अर्थ चाहिँ हो मोहवश कसैका प्रति हुने हार्दिकता हार्दिकता युक्त अनुराग है प्रेमवाश्नीयको भाव प्यार प्रीति ममता आदि हो र वाक्यांश चाहिँ स्वामी विवेकानन्दले कोट गर्नुभएको अराइज अवेक एन्ड स्टोप नट टिल द गोल इज रिच्ड जसको अर्थ चाहिँ हो जाग उठ र तबसम्म नरोक जबसम्म तिम्रो लक्ष्य पूर्ण हुँदैन यो वाक्यांश चाहिँ मलाई एकदमै मनपर्छ र मैले मेरो रियल लाइफमा पनि यो वाक्यांश एकदमै फलो गरेको छु